भारतमा अब कला कलाकारहरू नै अब महत्त्व अवसर पाउँदैन भन्ने छैन अब कतिजनाले पाएको छ है धेरैजना कतिजनाले पाएको छैन अब पाउनेहरूले चाहिँ अब धेरै अहिले कहाँ पुगिसक्यो है जुन त्यो बहिनीहरू अब जुन त्यो अव अवसर पाउनेहरू त अब त्यो कलाकारहरूले धेरै प्रगति गरिसक्यो है अन्त जुन यो जुन हामीले यो जुन यो हाम्रो नपाउनेहरू छ अब धेरै उनीहरूको त्यो प्रब्लमले गर्दा है कतिजनाको फाइनेन्सियल प्रब्लम हुन्छ है त्यही कारणले गर्दै चाहिँ अब कतिजनाले चाहिँ अब कलाकार पाएको छैन त्यसको कारणहरू के के छ भने चाहिँ अब अब कतिजनाले चाहिँ अब आफ्नोलाई चेपौँ है आफ्नोलाई चेपौँ आफ्नै उयेसलाई मात्रै चेपौँ आफ्नो आफन्तहरूलाई आफ्नो आफन्तहरूलाई मात्रै अघि बढोस् अब अरूलाई चाहिँ अब कति कारणले गर्दा चाहिँ अब कति कति राम्रो कलाकारहरू चाहिँ अब त्यतिकै विलीन त्यतिकै हराएर जाँदैछ मासिएको छ